हेर्नु होस् म मणि कुमार छेत्री तपाईँको रेस्टुरेन्टमा महिनामा दुइपल्ट तिनपल्ट म आइबस्छु तर तपाईँहरूको कतिवटा कुरो हाइजेनिक चिजहरू माथि चाहिँ तपाईँहरूले त्यति ध्यान दिएको छैन र पनि म आउने गर्छु तपाईँहरूको जो काम गर्ने केटाहरू हुन्छ उहाँहरूले पनि आउने कस्टमरलाई त्यति ध्यान दिएको जस्तो लाग्दैन मलाई र तपाईँहरूको एउटा हामी कस्टमर आउँदा तपाईँहरूले एकदम याद गर्नु पर्छ किनकि हामी सबैजना जो पनि तपाईँको रेस्टुरेन्टमा आउँछौँ उहाँहरूले पैसा तिरेरै खान्छ फोकटिया खानु त कोही आएको हुँदैन त्यसै कारणले तपाईँहरूले एकदम हाम्रो आउने गेस्टहरूलाई चाहिँ एकदमसँग तपाईँहरूले ध्यान दिनु पर्छ अन्तखेरि तपाईँहरूले अलिकति साफ सुग्घर एकदमै राख्नु पर्छ रेस्टुरेन्टमा अब तपाईँहरूले बर्तनहरू एकदम साफसँग राखिदिनु पर्छ एकदम मान्छे आउँदाखेरि एकदम झिङाहरू भएको हुनु भएन मैला कुचेला देख्नु भएन तपाईँहरूले किचनहरू सफा हुनु पर्यो एकदम मान्छेहरू आउँदाखेरि एकदम बाहिरबाट नै एकदमै देख्नेबित्तिकै त्यो रेस्टुरेन्टमा जाऊँ जाऊँ लाग्ने खालको स्थिति बनाउनु पर्छ तपाईँहरूले साफ सुग्घरमा विशेष ध्यान दिनु पर्छ तपाईँहरूले टेबल साफ हुनु पर्यो तपाईँहरूको त्यस्तो जग्गामा चाहिँ अब रेस्टुरेन्टहरू छ भनेदेखि मान्छेहरू आउने गर्छ किनकि अहिले मान्छेले एकदमसँग साफ सुग्घर भएको रेस्टुरेन्टलाई ज्यादा सो ज्यादा मन पराउँछ त्यसैले म तपाईँहरूकोमा आउँछु तपाईँहरूले धेरै नै ध्यान दिनु पर पर्छ